कला र शिल्प राज्यमा शिक्षाको क्षेत्रमा एकदमै यसले यो एक प्रगति गरेर गइरहेको छ र यो एउटा शिक्षाको क्षेत्रमा एउटा मूल जड पनि हो कला भनेको खाली नक्सा बनाउने चित्र बनाउने त्यो मात्रै होइन र यसले के गरेको छ भन्दाखेरि अहिलेले विभिन्न पुस्तकहरूमा यो कलाकै क्षेत्रबट नै र कलाकै माध्यमबट नै नानीहरूलाई विभिन्न प्रकारको प्र्याक्टिकल रूपमा नानीहरूले गर्छन् प्राक्टी प्र्याक्टिस गराउने र उनीहरूलाई मानसिक रूपमा वृद्धि बढाउने यसले काम गर्दछ कलाको माध्यमबाट नै नानीहरूले कस् कल्पना गर्ने शक्ति उनीहरूको थिङकिङ फ्लेकसिबिलिटी त्यस्तो कुराहरू यसले प्रज्ञा यसले बढाउने गर्छ त्यसैले गर्दा शिक्षाको क्षेत्रमा कला एकदमै महत्त्वपूर्ण छे महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ र यति मात्र नभएर हाम्रो राजयमा शिल्प यानी कि क्राफ्ट यो अहिले एति मात्रामा यसको यसले यति मात्रामा प्रोग्रेस गरेर गइरहेको छ जसले गर्दाखेरि अहिले क्षेत्रलाई नै यसले क्राफ्टको अथवा शिल्पको थ्रुबाट नै हाम्रो राज्यलाई चिनाउने काम गरिरहेको छ सो यो हाम्रो क्षेत्रमा कला र शिल्प एउटा हाम्रो राज्यको एउटा मुख्य जड हो एसले हाम्रो स्टेट अथवा राज्यलाई चिनाउने काम गरिरहेको छ